मेरो परिवारमा चाहिँ शिक्षाको बारेमा भन्नुपर्दाखेरि मेरो बुबाले क्लास टेनसम्म पढ्नु त भएको थियो अनि मेट्रिक परीक्षा त्यही उहाँले दिनु सक्नुभएन अनि आमाले भने चाहिँ उहाँले यस्तै प्राथमिक शिक्षा मात्रै ग्रहण गर्नुभएको थियो किन खाले किनभने त्यतिखेर किनभने त्यतिखेर जुन चाहिँ शिक्षा पाउने जुन चाहिँ त्यो जुन चाहिँ पनि त्यो इन्भाइरोमेन्ट थियो त्यो एकदमै कठिन खालके थियो किनकि मेरो बुबाले पनि मलाई भन्नुहुन्छ कि उहाँहरू जब पढ्नुहुन्थ्यो जब उहाँ आठमा हुनुहुन्थ्यो तब उहाँले आफ्नो यता परिवारलाई साथै आफ्नो जुन शिक्षा थियो त्यसलाई पनि ध्यानमा राख्नुपर्दथ्यो उहाँले भन्नुहुन्थ्यो कि जुन बाटोहरू थियो त्यो त्यति बेला राम्रो थिएन गाडीहरू एकदमै कम्ती थियो त्यही कारणले उहाँहरू पैदलै स्कुलसम्म गएर फेरि पैदलै फर्किनु पर्दथ्यो अनि अब पानीझरीको मौसममा झन् एकदमै उहाँहरूलाई अप्ठ्यारो पर्दथ्यो अनि उहाँहरूको समयको जुन समस्याहरू थियो अहिले हाम्रो समयमा हेर्यो भने त्यो एकदम एकदम यसमा हामीले तुलना गर्नसक्दछु किनकि अहिले जो हामी शिक्षाहरू ग्र ग्रहण गर्नको लागि छात्रहरू जाँदछौँ अहिले बाटोहरू पनि एकदम राम्रो बनाएको छ धेरै सुविधाहरू दिएको छ जस्तै कि गाडीहरू पनि जुन यो छ त्यसको मात्रा पनि अलिक ज्या अलिक ज्यादा थपिएको छ त्यसरी नै अहिले फोनहरू अहिले इन्टरनेटहरू भएको कारणले गर्दा त्यही त्यसले पनि शिक्षामा धेरै पनि धेरै ठुलो अवसर गरेको छ किनकि पहिला हाम्रो आमाबुबाको समयमा फोनहरू थिएन उहाँहरू त्यस्तो लाभ गर्नुसके लाभ उठाउनु सकेन तर अहिले हाम्रो समयमा फोनहरू छ हामीले स्कुलहरूमा गएर पनि अनि फोनहरूद्वारा पनि हामीले धेरै पनि जानकारीहरू पाउन सक्दछौँ अनि जतिसक्दो त्यही उहाँहरूको स्ट्रगल थियो चुनौती थियो त्यति हाम्रो यहाँ त्यति चुनौ चुनौती छैन